मेरो गाउँमा चाहिँ तामाङ सेलो हरूमा डान्सहरू गर्ने गर्छ हो अनि यो चाहिँ ज्यादा जस्तो कन्सर्टहरूतिर पार्टिसिपेट गर्छ विशेष गरी यो जस्तो चाडहरूतिर हुन्छ यो कन्सर्टहरू चाहिँ दिवाली दसैँहरूतिर सानो सानो कन्सर्टहरू लगेर गाउँ गाउँहरूतिर डुलाउने गर्दछ तामाङ सेलो चाहिँ